मैले फ्लिपकार्डमा एउटा सुतीको कालो साडी मगाएको थिएँ हो तर त्यो साडी त निलो आएछ त्यही पनि सुतीको पनि होइन पोलिस्टरको आएछ हो कलर पनि राम्रो थिएन फुलहरू पनि राम्रो थिएन मलाई त्यो साडी चाहिँ एकदमै मनपरेन